खेलकुदमा चाहिँ मैले चिनेको चाहिँ मेरिकम भयो सानिया मिर्जाहरू भयो उहाँहरूलाई चाहिँ म चिन्छु किनकि वहाँहरूले देशको देशको नाम पनि रोसन गरेर आफ्नो करियर पनि बनाइरहेको छ त्यसै कारणले विद्यार्थीहरूमा चाहिँ मेरै नानीहरू भयो फिफ्टिन अगस्टमा मार्च पास्टहरू खेलेर फुटबल्सहरू खेलेर चाहिँ राम्रोसँगले अगाडि बडी नै रहेको छ